अब सहरतिर त सबै कुराको सुविधा नै हुन्छ किनकि अब बाटो पनि राम्रो हुन्छ हस्पिटलहरू भनेजस्तो त्यहीँ नजिक नजिकमै उनीहरूलाई सजिलो सजिलो हुन्छ सहरमा सबै सबै सबै कुराको सुविधा छ अब गाउँतिर चाहिँ अब त्यस्तो सुविधाहरू छैन अब राम्रो रोड छैन अब कसै कसै अब गाउँतिर बाटो राम्रो बाटो पनि पुगेको छैन अब हस्पिटलहरू भयो त्यो हस्पिटलहरू जानु पऱ्यो भने एकदम अब एकदम गाह्रो हुन्छ है यातायात गर्नलाई अब जस्तै अब स्कुलहरू जानु पऱ्यो भने पनि अब एकदम गाह्रो पर्छ अब कोही बेला भनेजस्तो गाडी पाइदिँदैन अब बाटोको राम्रो प्रबन्ध नभएको कारणले गर्दाखेरि अब कोही बेला जानु पनि सकिँदैन हस्पिटलहरू जानु एकदम प्रब्लम हुन्छ त्यही अब यातायात गर्नलाई एकदम गाउँमा चाहिँ एकदम उयो छ कठिन कठिन छ अब अब गाउँ बस्तीतिर केही अब ल्याउनु पऱ्यो भने चाहिँ अब हस्पिटल हस्पिटल भयो रोड रोड भयो अब बाटोहरू राम्रो हुनु पऱ्यो अब त्यही कुराको चाहिँ सरकारबाट हामी सरकारबाट हामी अपेक्षा गर्छौँ